मैले आफ्नो मैले आफ्नो व्यक्तिगत रुपमा चाहिँ धुमकेतु जस्तो घटनाहरू चाहिँ देखेको छु अन्त धुमकेतु भनेको चाहिँ अहिले बुझ्दा अहिले सम्झिँदा अहिले सोँच्दाखेरि चाहिँ टुट्ता तारा रहेछ जब हामी सानो थियो है त्यो टुटेको तारा जब आकासमा उड्थ्यो तब चाहिँ हामीलाई लाग्थ्यो कि हामीले मागेको विसहरू सबै पुरा हुन्छ त्यो विसहरू पुरा हुन्छ तर अहिले अहिले चाहिँ हामीलाई याद छैन त्यो विस पुरा हुन्छ या हुँदैन त्यो चाहिँ याद छैन होइन तर हामी जब सानो थियो तब चाहिँ हामी विसहरू माग्थ्यो त्यो विस पुरा हुन्छ भनेर त्यो विस पुरा भयो पुरा भएन त्यो पनि हामीलाई याद छैन